हाम्रो यहाँ बाख्राकोटमा चाहिँ भानु मैदानमा चाहिँ धेरै खेलहरू हुन्छ फुटबलहरू हुन्छ क्रिकेटहरू हुन्छ भलिबलहरू हुन्छ अन्त हामी चाहिँ यता सबैजना हेर्नु जान्छौँ घरको कामहरू छोडेर दुःखहरू छोडेर टेन्सनहरू बिर्सेर हामी जान्छौँ रमाइलो हुन्छ हामीलाई आनन्द हुन्छ